हाम्रो दैनिक कुराकानीमा प्रयोग गरिने नेपाली भाषाका केही सामान्य वाक्यांश वा तुक्काहरू चाहिँ यस्तो प्रकारका छन् जस्तै नाच्नु जान्दैन आँगन टेढो आकाशको फल आँखा तरी मर ल्हासामा सुन छ कान मेरो बुच्चै होइन भयो